हाम्रो यता कालिम्पोङमा चाहिँ एउटा मेला ग्राउन्ड छ स्टेडियम चाहिँ होइन होइन त्यो चाहिँ पब्लिक ग्राउन्ड हो जसमा चाहिँ अब जसले पनि जे अब जस्तो जे हुन्छ नि अब फुटबल म्याच भयो मेला भयो अब अरू के के अर्गनाइजहरू गर्छ पब्लिक जो पनि गएर त्यहाँ पार्टिसिपेट गर्दा पनि हुन्छ होइन त्यो अरू जस्तो चाहिँ छैन जस माथि चाहिँ अब उनीहरूले बाहिरकोलाई पाउँदैन भन्ने हो त्यस्तो चाहिँ छैन होइन हाम्रो यता कालिम्पोङमा चाहिँ अब त्यो मेला ग्राउन्डमा चाहिँ अब पब्लिक ग्राउन्डमा चाहिँ पब्लिक ग्राउन्डै भन्छ जहाँ पनि जे पनि फङ्सन हुन्छ जे पनि अब मेलाहरू हुन्छ होइन त्यहीँ ग्राउन्डमै गर्छ अब अन्त त्यहाँ पनि अर्को छ एउटा दुर्पिन ग्राउन्ड होइन अनि त्यो चाहिँ आर्मीको ग्राउन्ड हो त्यसमा पनि अब एक सालमा सालमा एकपल्ट चाहिँ मेला लाग्छ अन्त त्यो मेलामा चाहिँ पब्लिकहरूलाई पनि आउन पाउँछ त्यो मेलामा जतिजनाले स्टलहरू राखेको छ त्यो अब आर्मीकै मात्रै आर्मीकोले मात्रै राख्न पाउँछ अनि छेउ छेउकोहरू अब बस्नेहरू फाल्टु मान्छे पब्लिकहरूले दोकान राख्न पाउँछ बेसी चाहिँ पाउँदैन अन्त यो जुन चाहिँ मेला ग्राउन्डमा चाहिँ अब चाहिँ प्रोग्राम हुँदा स्टलहरू राख्छ नि त्यो चाहिँ अब पब्लिकले जो पनि राख्दा हुन्छ त्यस्तो अब राख्न पाउँदैन भन्ने यस्तो कडाकडी चाहिँ केही छैन पब्लिककै लागि बनाइदिएको हो अब जहाँ मान्छेहरू सबजना एकपल्ट मेला वर्षमा दुईपल्ट जस्तो हुन्छ कालिम्पोङमा मेला चाहिँ सब मान्छेहरू चाहिँ अब कहाँ कहाँ कहाँ कहाँबाट घुम्नु घुम्नु आउँछ त्यो मेला हेर्नु किनकि त्यहाँ रमाइलो छ रमाइलो हुन्छ अन्त त्यति